हाम्रो दार्जिलिङमा चाहिँ प्राकृतिक स्रोतहरू भन्दा चाहिँ के के हुन्छ भन्दा चाहिँ अब मेन कुरो चाहिँ एउटा जडीबुटी भयो होइन जङ्गलतिर पाउने दबाईहरू अनि अब फुल भयो अनि अन्य रुखहरू अब त्यस्तै अब सबै अब हुन्छ नि अब हाम्रो यस्तो पाउनेहरू जडीबुडीले धेरै काम गर्छ अब जडीबुटीहरू अब आफ्नै जग्गामा पायो भने अब कोही बिमार हुँदा घरि कोही के हुँदा अब केही फ्याक्चरहरू हुँदा अब सबैले याद गर्न सक्नुहुन्छ सबै कुराहरू अनि राम्रो हुन्छ अनि तपाईँले चाहिँ के भन्नुहोस् त अब तपाईँले अब यस्तो हेर्नुहोस् अब प्रगतितिर अब प्रकृतितिर के के हुन्छ अब जङ्गल झारजङ्गलतिर हुन्छ अब हुन्छ उत्पादन भइरहेको हुन्छ सबै कुराहरू अन्त के हुन्छ भन्दा चाहिँ अब हाम्रो चाहिँ त्यही हो प्रकृतिमा चाहिँ झारजङ्गलमा हुन्छ अब प्रकृतिमा हाम्रो यो दबाईहरू यस्तोको पाइन्छ अनि फुलहरू भयो अनि अन्य कुराहरू पनि पाइन्छ अब के भन्दा चाहिँ अब दबाईहरू चाहिँ अब मेन कुरा हो जस्तै हामी गाउँबस्तीतिर बस्ने मान्छेहरूलाई चाहिँ के हुन्छ भन्दा चाहिँ अब द दबाईको प्रबन्ध हुन्छ अब त्यही कारणले चाहिँ हामीले चाहिँ अब सबै कुराहरू याद गरेर सबै कुराहरू बुझेर गर्नुपर्छ अन्त अब हाम्रोमा पाउने भनेको चाहिँ अब धेरै कुरा पाइन्छ जस्तै अब के के झारहरू भन्छ आठानी झारहरू अब यस्तो के के बिमारहरू जाती पार्छ जस्तै अब हातहरू अब म फ्याक्चर भइरहेको छ भने तपाईँहरूले यो जङ्गलतिर पाउने हम्चो कि के यस्तो लगाउँदा हुन्छ अब तपाईँको जिउ अब जिउ दुखेको छ भने अब जङ्गलकै दबाईले अब हुन्छ नि झारजङ्गलमा अब के के हुन्छ जडीबुटीहरू पाउँछ त्यो दबाईहरू तपाईँले बनाएर खायो भने तपाईँको जिउतिर पनि राम्रो हुन्छ सबै कुरा राम्रो हुन्छ अनि के भन्दा चाहिँ अब फुलहरू भयो जस्तै अब जङ्गलमा के के हुन्छ होइन तपाईँहरूले अब याद गरेर सबै कुराहरू याद गरेर हेरेर अनि बुझेर अनि राम्रो हुन्छ अनि त्यत्ति नै छ अब सबै कुराहरू गरेर अब के भन्दा चाहिँ प्रकृतिमा पाउने यही हो फुल अब फुल हुन्छ जस्तै अब जङ्गलतिर पाउने जडीबुटीहरू अब सबै कुराहरू चाहिँ तपाईँहरूले अब खोजेर गरेर गरेर सबै कुरा त्यही हुन्छ